तपाईँलाई यो जलपाइगुडी टाइम्स मिडिया च्यानलमा हामी स्वागत गर्छौँ है सर्वप्रथम तपाईँको परिचय भा त बताइदिनुहोस् न तपाईँ कुन चाहिँ धर्म मान्नुहुन्छ होला है सामसिङमा हिन्दू समुदायहरू को सङ्ख्या के कति छ हौ सामसिङमा हिन्दूबाहेक अन्य कुन कुन धर्मका समुदायहरू बसोबासो गर्छन् होला मुस्लिमहरू कति पर्सेन्ट होला क्रिस्चियनहरू बुद्धिस्टहरू त्यहाँनिर सामसिङमा धार्मिक मानिसहरू कसरी बसोबासो गरिरहेका छन् होला धार्मिक पर्वहरू चाहिँ के कति मनाउँछ होला हुन्छ हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद है हामीलाई आफ्नो समय दिनुभयो